हाम्रो मिडियालाई त भन्छ चौथो स्तम्भ भनेर क हाम्रो संविधानको तर अब अहिले अहिले फिलहालमा भनौँ भने हेर्यौँ भने चाहिँ मिडिया चाहिँ अहिले पुरा एकदम पुरा बाएस रूपमा भइरहेको छ अब हाम्रो अब मेन स्ट्रिम मिडियाहरू हेर्यौँ भने त अब हाम्रो ठुल्ठुलो जुनै मेन स्ट्रिम हेऱ्यो भने त कुनै अब एउटा उद्योगपतिको कुनै उद्योगपतिले चलाइरहेको छ वा त त्यसमा कुनै अब अहिले हाम्रो भइरहेको घटनाहरू भन्दा चाहिँ उनीहरूको आफ्नो प्रोपागान्डा नै भइरहेको हुन्छ जस्तै कि अब हेर्यौँ भने अब कुनै चिज अब अब अहिले कुनै पनि अब नीतिहरू चलाउँछ उनीहरूकै अब उनीहरूकै भइरहेको हुन्छ उनीहरूकै चलिरहेको हुन्छ हाम्रोमा त आम आदमीको आम मान्छेहरूको चाहिँ त्यति साह्रो छैन हुँदैन अब भागिदारी छैन जस्तै कि अहिले फेक रिपोर्ट अब फेक फेक न्युजहरू भएको छ कति अब चलनमा भइरहेछ अब हाम्रो मेन स्ट्रिम मिडियाले पनि फेक न्युज अब बेला बेलामा चलाइ च चलाइ चलाइरहेको छ अब अब अहिलेको मिडियाहरूमा पनि अब पहिला अब जर्नलिज्मको अब आफ्नो उयो छैन अब उनीहरू अब कुनै चिज अब अहिले खालि तपाईँको ट्रेन्डिङमा मात्र पार्ने अब तपाईँको ओन्ली फर मनी अब त्यस्तो भइरहेको छ मिडिया चाहिँ अब बाइएस अब कुनै अब मिडियाको रिपोर्ट चाहिँ अब आफ्नो काम नगरेर चाहिँ अब एक प्रकार नै भइरहेको छ अब मिडियाहरू चाहिँ अब अहिलेको अब भइरहेको अब जुन चाहिँ के छ अब अहिले चलिरहेको मेन मुद्दाहरू चाहिँ उठाउँदैन अब जुन चाहिँ अब उनीहरूलाई अब केमा लाभ हुन्छ त्यसमा नै अब भइरहेको हुन्छ गरिदिइरहेको हुन्छ जस्तै कि अब अब अहिले तपाईँहरूले पनि हेर्नु सक्छ अब हेर्न सक सक्छ अब मिडियाहरू अब कस्तो चाहिँ छ अब कुनै चिज अब एउटा पार्टिकुलर चिजलाई नै अब उनीहरूले घरी घरी एकोहोरो एकोहोरो गरेर त कसैको पनि माइन्ड अब डाइभर्ट हुन्छ त्यसरी त अब त्यस्तै भइरहेको छ अब मिडियामा चाहिँ अब अहिले अब मलाई चाहिँ लाग्छ अब अहिलेको जर्नलिज्म चाहिँ मिडियाहरू चाहिँ अब बाइएस टाइपको नै छ अब अब त्यही अब मलाई चाहिँ लाग्छ मेरो अब मेरो चाहिँ यो व्यक्तिगत अब भावना भनौँ अब मेरा मेरो थट अहिलेको मिडियाहरू चाहिँ अब पहिलाको जुन चाहिँ मिडियाको जस्तै चाहिँ अब एउटा कुनै पनि चिज चाहिँ गर्दैन जे पनि अब अहिले पैसा